भारतको केही लोकप्रिय योग गुरुहरू स्वामी रामदेव सिस्टर सिवानी आदि शङ्कराचार्य अभिनन्द गुप्त बि के एस एटगर भ भगवान् श्री राजेश जगदीश वासुदेव झा सद् गुरु श्री श्री रवि शङ्कर आदि हुन् उनीहरूले मलाई धेरै प्रेरित गरेको छ खास गरी बाबा रामदेव अनि सद् गुरुलाई म यु ट्युब च्यानलमा पनि फलो गर्छु अनि उनीहरूबाट योगको बारेमा धेरै ज्ञान पाएको छु यसैले मलाई योगासन गर्नमा पनि प्रेरित गरेको छ